मलाई चाहिँ गैर आख्यानभन्दा आख्यानमा रुचि छ आख्यान लेख्नु नै मनपर्छ किन भन्दाखेरि चाहिँ आख्यानमा चाहिँ सरल रूपमा समग्र सरल सरल रूपमा स्पष्टसँगले समाजको विभिन्न पक्षहरू समाजको आर्थिक अवस्था राजनैतिक अवस्था अनि विविध कुराहरू मत सजिलै उद्घाटन गर्न सकिन्छ त्यसो हुँदाखेरि मलाई आख्यान नै मनपर्छ आख्यान लेख्न नै मनपर्छ अनि मलाई मनपर्ने लेखक चाहिँ इन्द्र सुन्दास तथा शिवकुमार राई हुन् अनि किन मलाई मनपऱ्यो भन्दाखेरि चाहिँ उहाँहरूले बेसी के भन्दाखेरि चाहिँ उहाँहरूको कृतिबाट मैले चाहिँ हाम्रो समाज यो समाजको आर्थिक अनि राजनैतिक सांस्कृतिक स्थिति अनि ऐतिहासिक पक्षहरू मैले बुझ्ने मौका पाएको छु सिक्ने मौका पाएको छु